मैले गरेको पदयात्रा चाहिँ धेरै छन् त्यस मध्येमा मैले खराब मौसम अनुभाव गरेको चाहिँ एउटा चाहिँ जब म सिक्किम मार्तमबाट कालिम्पोङतर्फ गइरहेको थिएँ अँ त्यस दिन एकदमै यो आँधी बतास आयो अचानक पानी पनि पर्नु थाल्यो तर यस्तो डरलाग्दो हावा चल्यो त्यतिबेला चाहिँ हामी यो तार खोलाको तेर्सो गइरहेका थियौँ गाडीमा हामी दुईजाना म र मेरो साथी गइरहेको बेलामा यस्तो डरलाग्दो हावा चल्यो त्यसले गर्दाखेरि चाहिँ अँ माथिबाट त्यो सडकको माथिको भिरबाट चाहिँ ढुङ्गाहरू पल्टेर गाडीमा लाग्नु थाल्यो अगाडिको गाडी पनि उनीहरू पनि एकदमै डरलाग्दो स्पिडमा भाग्नु थाल्यो हामी पनि भाग्न थाल्यौँ तर यस्तो डरलाग्दो डर लाग्यो एक त अब रुखहरू पुरा हल्लिरहेको पत्ता उडीरहेको त्यो मात्रै नभएर त्यो ढुङ्गा झर्दाखेरि गाडीको छप्परमा आएर ढुङ्गा झर्दाखेरि चाहिँ एकदमै त्यो आवाजले चाहिँ अब डर लग्यो त्यो एउटा खराब मौसम हो मैले अँ भोगेको अर्को चाहिँ हामी एकदिन दार्जिलिङ गएका थियौँ यस्तै डिसम्बरको अन्ततिर त्यस दिन चाहिँ हिउँ परेको रहेछ बाटोमा छ माइलदेखि हिउँ परेको रहेछ र हामी गइरहेको बेलामा गाडी यस्तो डरलाग्दो गाडी जाम थियो किनभने बाटोभरि सडकभरि हिउँ परेकोले गर्दा खेरि एकदमै गाडी स्किड हुँदैथ्यो त्यसले गर्दा हामीलाई दार्जिलिङको हामी मेन जानु चाहिँ जलपाहाड जल्दापाडा जलपाडामा जाने थियौँ जलपाडा चाहिँ अब हामी किन गएको भने त्यहाँ पनि हिउँको लागि नै हामी चाहिँ हेर्नुको लागि गएको थियौँ हिउँ पर्दै थियो र किनभने हिउँ पर्दै गरेको त्यो एउटा एक्सपिरियन्स गर्नु मलाई एकदमै मन थियो र जाँदै गर्दाखेरि चाहिँ अब जम्मा दुई घन्टा जस्तो लाग्यो हामीलाई त्यहाँ पुग्नु जब हामी त्यहाँ पुग्यौँ त्यहाँनिर चाहिँ एउटा उकालो बाटो थियो हिउँ पुरा परिरहेको थियो र उकालो बाटोमा चाहिँ हामी गाडी फस्यो गाडी फस्दाखेरि हामी अगाडि जानु पनि सकेनौँ पछाडि जानु पनि सकेनौँ तर अब त्यहाँ भएको ड्राइभर अरू दाजु भाइहरू आएर चाहिँ उहाँहरूले ठेलेर हामी त्यो सडकदेखि हामी बाहिर निस्क्यौँ एउटा चाहिँ त्यो हो जुन चाहिँ अब हिउँ परिरहेको बेलामा गाडी फसेको अनि अर्को चाहिँ त्यो आँधी बतास आएको अनि एउटा चाहिँ पानी यस्तो डरलाग्दो पानी परेको त्यति बेला चाहिँ हाम्रोमा पुरानो गाडी थियो जुन चाहिँ नयाँ गाडी हामीले लिएको थिएनौँ पुरानो गाडी थियो सेकेन्ड ह्यान्ड त्यो गाडीको चाहिँ अगाडिको सिसा चाहिँ अब सायद चेन्ज गरेको त्यो होला र त्यहाँबाट यस्तो डरलाग्दो पानी परे परेको त्यो पानीले चाहिँ पानी चाहिँ अब त्यो सीसाबाट अगाडिको मेन सिसा हुन्छ त्यो सीसाबाट चाहिँ भित्र पस्यो न बाहिर निस्किनु सक्छ न अगाडि अगाडि बढ्नु सक्छ हामी अगाडि बसेको मानिस हामी दुईजाना नै भिजिसकेका थियौँ र त्यो त्यो पनि एउटा यादगार छ त्यो मौसम खराबको अनि अर्को मैले पदयात्रा गर्दाखेरि बोकेको औषधिहरू चाहिँ मलाई चाहिँ प्राय टाउको दुख्छ यो बेसी घाम या बेसी चिसो भयो भने चाहिँ मलाई टाउको दुख्छ त्यसले गर्दा म डिसप्रिन चाहिँ म प्राय बोकेको हुन्छु अनि एउटा चाहिँ जरोको दवाई जुन चाहिँ प्यारासिटमोल या निसिप कोल्ड एन्ड फ्लू बोकेको हुन्छु अनि अर्को चाहिँ हामी फर्स्ट एड पनि बोक्छौँ फर्स्ट एडमा डिटोल भयो अन्त भोलिनी भयो अनि यो कटन भयो रुवा ब्यान्डेड त्यस्तो कुरो चाहिँ हामी बोकेरै हिँड्छौँ किनभने अब कतिबेला के हुनसक्छ त्यसले गर्दा हामीले त्यो औषधि बोकेर गएको औषधिले अरूलाई हेल्प पनि गरेका छौँ किनभने एक खेप हामी यात्रा गर्दाखेरि एउटा बाइकको एक्सिडेन्ट भएको रहेछ दुर्घटना र त्यो बाइकको दुर्घटना हुँदाखेरि एकजाना भाइ बिचारा खुनै खुन भएर हात पिल्छेको रहेछ र त्यति बेला चाहिँ हाम्रोमा भएको औषधि हामीले निकालेर चाहिँ उहाँलाई हामीले सघाएका थियौँ हेल्प गरेका थियौँ त्यसले गर्दा औषधि चाहिँ म प्राय नै बोकेर नै हिँड्छु त्यो यात्रा गर्दाखेरि चाहिँ एकदमै त्यो चाहिने कुरो नै हो